कालिम्पोङ जिल्लामा त्यस्तो एउटा पार्टिकुलर कल्याण र विकासको कार्यक्रमहरू पहलहरू त केही पनि छैन र पनि जुन चाहिँ गभर्मेन्टले दिएको हुन्छ त्यस नै त्यही नै हुन्छ जस्तै कन्याश्रीहरू भयो जुन चाहिँ चाहिँ केटीहरूले पैसा पाउँछ त्यसबाट जुन चाहिँ यो तपाईँको ममता बेनर्जी हाम्रो वेस्ट बेङ्गल गभर्मेन्टले एउटा दिएको के हो कार्यक्रम हो पहलहरू हो जसमा चाहिँ हाम्रो दिदीबहिनीहरूले पैसा पाउनुहुन्छ स्कुल पढ्नेहरूले जसले गर्दाखेरि चाहिँ उनीहरूको आर्थिक अब कसैको आर्थिक अवस्था राम्रो हुँदैन र आर्थिक अवस्था सुधार्नुको निम्ति उनीहरू आफै पढुन् भनेर चाहिँ गभर्मेन्ट दिएको पैसाहरू र त्यसमा चाहिँ एकदमै केटाहरूले चाहिँ केही पनि पाउँदैनन् झन् जेनरलले त केही पाउँदैनन् एसटी एससी ओबिसीहरूले त पाउँछ जेनरलहरूलाई चाहिँ केही पनि छैन अब हामीले फिहरू केही भर्नुपर्यो भने पनि एकदमै महँगो हुन्छ फर्महरू भर्नुपर्यो भने महँगो हुन्छ जेनरलहरूलाई र कालिम्पोङमा पनि त्यस्तो केही छैन जस्तै लक्ष्मी भण्डारहरू भयो यो त अब एकदमै चलिरहेको छ र एकपल्ट लक्ष्मी भण्डार भरेपछि गभर्मेन्ट जब पाउने उयो छैन अन्त तपाईँको भयो त्यो मनरेगा त्यो चाहिँ इन्डियन गभर्मेन्टले सेन्ट्रलबाट आएको स्किम हो जसले चाहिँ गरिब दुःखीहरूलाई गाउँको विकास गरून् र उनीहरूको गाउँको विकास साथसाथै उनीहरूले केही पैसा पनि कमाउन् भनेर गरेको पहल हो अन्त महिला सुरक्षक महिलाको हेल्थहरूको लागि तपाईँको छ सेल्फ हेल्प ग्रुप जुन चाहिँले चाहिँ महिलाहरूले आफ्नो आवाज उठाउन सक्छन् र उनीहरूको स्वास्थ्य साथीहरू पनि छ जसमा चाहिँ उनीहरूको हेल्थ फेसिलिटीको लागि हस्पिटलतिर उनीहरूको फेमिलीको लागि हस्पिटलतिर एकदमै फ्री निःशुल्क उपचारहरू पनि गरिन्छ